मैले चाहिँ कोटयार्ड रेस्टुरेन्टबाट खाना अर्डर गरेको थियो मेन्ली मलाई जस्तो कि मलाई चाउमिन मन पर्छ डम्पलिङ्स मन पर्छ मोमो मन पर्छ त्यही कारणले गर्दा चाहिँ मैले मगाएको थिएँ होइन अन्त मेन्ली त्यहाँको खाना चाहिँ बहुत टेस्टी हुन्छ अन्त म चाहिँ मेरो फ्रेन्ड्स सर्कलसँग गएको थियो मेरो साथीहरूसँग घुम्नुलाई यत्तिकै बेलुकाखेरि अनि त्यतिकै म मेरो साथी गयो रेस्टुरेन्टमा बस्यो मजाको छ रेस्टुरेन्ट पनि हामी सबै बस्यो अन्त फुड अर्डर गर्यो मैले पहिल्यै भने फुडमा चाहिँ चाउमिन मोमोज डम्पलिङ्स अन्त अरू पनि फ्राइड डिसेसहरू मगाएको थियो सबै खाएँ बहुत टेस्टी थियो एज युज्वल होइन पहिलाको जस्तै खाना बहुत टेस्टी थियो हामी सबै बसेँ खाएँ इन्जोय गर्यो त्यहाँको डेकोरेसनहरू पनि मज्जाको थियो माथि हेर्दा पनि मज्जाको लाइट्सहरू अब मान्छे एट्रेक्ट हुने टाइपको त्यसको भ्युजहरू थियो म मात्रै होइन त्यहाँ थुप्रै मान्छेहरू आएको थियो हामी सबैले इन्जोय गर्यौँ लाइक मज्जाको एउटा एउटा माहौल नै राम्रो थियो त्यहाँको अन्त मे सब सबसे भन्दा बेसी लाइक मेन्ली चाहिँ त्यहाँ भर्खरैको टिनेजहरू आएको थियो केटाकेटीहरू मेन्ली आफ्नो फ्रेन्ड सर्कलसँग भर्खरको टिनेजहरू आएको थियो होइन अन्त हामीले हामी सबैजना बस्यो त्यसको बाद अनि बस्यो हामीले खायो इन्जोय गर्यो अन्त बादमा सबै सुविधाहरू पनि थियो त्यो रेस्टुरेन्टमा लाइक वासरुम छेउमै थियो त्यसको बाद मजाको त्यहाँको वेटरको बोल्नेको तरिका कति राम्रो थियो सबैजना त्यतै थियो लाइक केही केही चाहिछ चाहिँदैन भनेर सोधेको सोधेको थियो केही चाहिन्छ चाहिँदैन लाइक केही प्रब्लम यस्तो वेटरहरू पनि कति मजाले कन्भरसेसन आफ्नो कस्टमरहरूलाई खुसी राखिरहेथ्यो सबै सोधिरहेथ्यो त्यहाँको एउटा इन्भारोमेन्ट कति राम्रो थियो लाइक मलाई यो भयो कि फेरि गइराखौँ त्यस टाइपको त्यहाँको इन्भारोमेन्ट इन्भारोमेन्ट थियो मैले इन्जोय गर्यो आफ्नो फ्रेन्डसँग मेरो फ्रेन्डले पनि त्यो रेस्टुरेन्ट मन परायो किनकि मेरो फ्रेन्डको चाहिँ फर्स्ट टाइम थियो मैले चाहिँ लिएर गएको थिएँ त्यसले पनि इन्जोय गर्यो हामी सबैले त्यहाँको फुड पुरा इन्जोय गर्यो अन्त बादमा हामी सबै हामी सबैजना त्यहाँ बस्यो अन्त हामीलाई त्यहाँ बादमा टिस्यु पेपर पनि दियो युज्वली सबैकोमै दिन्छ तर त्यहाँ चाहिँ अलिकति भए पनि डेकोरेटिभ टाइपले मजाले दिएको थियो इन्ट्रेस्टिङ थियो के त्यहाँको भ्युजहरू त्यहाँको इन्भारोमेन्टहरू त्यहाँको लाइक मान्छेहरूको एउटा क्लासी फिल आउँदै थियो क्या त्यो बस्नुमा चाहिँ एक्चुवली त्यो मजाको क्या आफूले आफूलाई पनि मजाको फिल हुने क्लासी टाइपको अन्त हामी सबै बसेँ अन्त हामीले इन्जोय गर्यो त्यसको बाद चाहिँ हामी हो वापस आयो हो अन्त म चाहन्छु कि सबैजना जाओस् म चाहन्छु मेरो साथीहरूलाई पनि बताऊँ अन्त तिनीहरू पनि त्यहाँ जाओस् इन्जोय गरोस् ताकि त्यहाँको चाहिँ साँच्चीकै दामी थियो क्या भन्नुलाई मात्रै होन साँच्चीकै दामी थियो त्यो चाहिँ मैले साँच्चीकै पुरा इन्जोय गरेको छु अन्त म पनि फेरि जान्छै जान्छु त्यहाँ मैले चाहिँ यो सोचेको छु कि म मेरो साथीलाई लिएर बादमा फेरि जान्छु कि त म नेक्स्ट टाइम मेरो फेमिलीलाई पनि लिएर जान्छु भनेर अन्त त्यही हो कुरा चाहिँ ओके बाई बाई